हिजो म मेरो घरदेखि लगभग आधा घन्टाको बाटो तय गरेर बजार गएको थिएँ आफ्नो किचनको लागि केही सामाग्री किनौँ भनेर म बजारतर्फ लागेको थिएँ र किन्ने क्रममा मैले हिजो धेरै नै उपयुक्त कुराहरू जुन चाहिँ किचनमा चाहिने गर्छ त्योहरू मैले किनेँ जसमा ग्यासको चुल्हा पानी खाने बोतल खाना खाने टेबल कुर्सी डस्टबिन झाडु लगाउने कुच्चो पोचा र पोचामा प्रयोग गरिने सामाग्रीहरू किनेँ र त्यो सबै मैले घर ल्याएर त्यसको एकपल्ट प्रयोग गरेँ जसमा डस्टबिन प्रयोग गर्दाखेरि मैले धेरै नै गुणस्यतरीय क्वालिटीको डस्टबिन भेट्टाइनँ त्यो डस्टबिन मैले फस्टपल्ट प्रयोग गर्दाखेरि नै त्यो डस्टबिन भत्किएर गयो दोकानेले मलाई भन्दाखेरि यो डस्टबिन एकदमै राम्रो हो सबैले अहिले यही डस्टबिन प्रयोग गरिरहेका छन् भनेको थियो तर मैले त्यो डस्टबिन घरमा ल्याए पछि टेक्ना साथ त्यो डस्टबिन एकदमै फुस्किएर गयो र त्यसमा प्रयोग गरिएको प्लास्टिक थियो त्यो प्लास्टिक पनि अलिकति फुटेर गयो र आजकलका जुन यो प्लास्टिको सामाग्रीहरू हुने गर्छन् त्यो सामाग्रीहरू धेरै नै आकार्षित बनाइने गर्छ तर त्यसको जुन चाहिँ गुणस्तर हुन्छ जुन चाहिँ क्वालिटी हुन्छ एकदमै निम्न स्तरको हुन्छ मैले कुनै पनि सामान ल्याउँदाखेरि मैले दोकानमै जाँच गरेर ल्याउने गर्थेँ तर हिजो मैले त्यो डस्टबिन त सानो चिज भनेर मैले जाँच गरिनँ तर घरमा ल्याउँदाखेरि त्यस्तो घटना भइपठायो त्यसैले म अरूलाई पनि अनुरोध गर्छु जुन जुन जुन कुनै सामाग्री तपाईँ दोकानबाट किन्नु हुन्छ एकपल्ट चेक जाँच गरेर एकपल्ट जसोतसो वहाँनिर नै तपाईँले प्रयोग गरेर एकपल्ट अनि मात्र घरमा ल्याउने गर्नुहोस् किन भने अहिलेको जमानामा जुन खालको बजार छ मान्छेहरू नाफा मुनाफा कमाउनका निम्ति धेरै नै निम्न क्वालिटीको सामानहरू बनाउने गर्छन् म पनि त्यही चक्करमा हिजो फसिपठाएँ र अरू नै पनि सामान पनि मलाई त्यस्तो उचित लागेन जसमा यो ग्यासका चुल्हाहरू जस्तो पहिला आउने गर्थ्यो अहिले त्यस्तो ग्यासको चुल्हा आउन छाडेको छ जुन प्रकारको टिन युज हुने गर्थ्यो अहिले धेरै नै पात्ला आकारको टिन युज गर्ने गर्दछन्